अन्य देशको भन्दा भारतमा अब साउथतिर गयौँ भने राम्रै छ हस्पिटलहरू डक्टरहरू पनि राम्रै छ तर हाम्रो यहाँ पाहाडमा चाहिँ अलिकति असुविधा छ अब साथी बस्यो भने पनि साथी टोयलेट टोयलेटहरू मैला पानी नुहाउन नपाउने पानीको समस्याहरू छ कत्ति प्रायः डक्टरहरू राम्रो राम्रो डक्टरहरू आउन सक्दैन पाहाडमा चाहिँ धेरै असुविस्ताहरू छ मैलाहरू छ टोयलेटहरू हस्पिटलको टोयलेटहरू मैला एकदमै मैला भएको कारणले टोयलेट गर्न सक्दैनौँ खाना खान सकिँदैन